जब आफ्नो बगैँचामा रोपेको फुलहरूले बिरुवाहरूले या फिर रुखहरूले फुलेको देख्दा आफूलाई धेरै खुसी लाग्छ किनभनेदेखिलाई जब रोपेको बिरुवाले फुल्छ त्यसलाई कति दुःख गरेर कोही पनि मानिसहरूले त्यसलाई उमारेर त्यसलाई बिहान बेलुका पानी हालेर त्यसलाई स्याहार सुसार गरेर जब आफ्नो बिरुवाले फुल्छ तब तब आफूलाई धेरै मनमा खुसी हुन्छ किनभनेदेखिलाई जब आफूले गरेको दुःख सफल हुन्छ सफल भएर जान्छ त्योभन्दा ठुलो खुसी आफूलाई केही पनि यो केही पनि त्योभन्दा ठुलो खुसी एकदमै अब त्योभन्दा ठुलो खुसी केही पनि छैन जब आफूले रोपेको बिरुवाले फुल्छ होइन अब जब आफूले रोपेको बिरुवाले फुलिसकेपछि के हुन्छ भनेदेखिलाई त्यसलाई गरेको दुःख हामीले सानोदेखि कति त्यसलाई स्याहारेर त्यसलाई रोग आउँछ रोग जाती पारिन्छ त्यसलाई समयमा पानी हाल्नुपर्छ त्यसलाई समयमा काट्नुपर्छ त्यसको कुनै पनि रोगहरू आयो भने यदि एउटा हाँगामा रोग आयो भने त्यो रोगलाई काट्नुपर्छ या फिर त्यो रोगलाई कुनै पनि प्रकारको त्यो रोगले हानि नपुऱ्यायोस् भनेर हामी हामी द दबाईहरू हाल्नुपर्छ र त्यति गरेको दुःखलाई होइन अब हामीले अब त्यो गरेको दुःख चाहिँ अब हामीले अब सम्झिन्छौँ र त्यो गरेको दुःखहरू सफल भएर जाँदाखेरि चाहिँ हामीलाई धेरै खुसी लाग्छ